हाम्रो यहाँ कालेबुङ चाहिँ पाहाड हो यहाँनिर चाहिँ ठुल्ठुलो समुद्रहरू हुँदैन तर यहाँनिर चाहिँ खोलाहरू हुन्छ जहाँ चाहिँ हामी माछा मार्छौँ महिलाहरू हामी माछा मार्नु जाँदा हामी महिलाहरूलाई लाने गर्दैनौँ किनभने ज्यादातर हामी माछा मार्नु जाँदा रातिको समयमा जाने गर्छौँ त्यसैले हामी महिलाहरलाई लाने गर्दैनौँ बाटो अप्ठ्यारो र जङ्गलको बाटो हि हिड् हिँड्नु पर्दाखेरि हामी महिलाहरूलाई लाने गर्दैनौँ हामी माछा चाहिँ हामी जालले मार्ने गर्छौँ जाल चाहिँ डोरीले डोरीले बुनेको हुन्छ अनि टुप्पामा टुप्पोमा चाहिँ सिसा लगाएको हुन्छ अनि जसमा चाहिँ हामी जब त्यो जाल फ्याँक्दाखेरि माछाहरू चाहिँ त्यहाँ अड्केर पर्छ